दार्जिलिङ जिल्लामा ब्रिटिसको समयबाट नै धेरैवटा जगा है जगा जगा जगामा धेरै ठाउँहरू छ जस्तै भयो ऐतिहासिक है ब्रिटिसको समयबाट नै बनिएको हो ठाउँहरूको नामहरू चाहिँ एउटा मन्दिरहरूमा चाहिँ डाँडा मन्दिर छ एकदम राम्रो छ त्यस पछि टेम्पल एउटा भयो जापानिज टेम्पल छ यहाँनेर भवनहरूमा भ भानु भवन छ अन्त अरू अन्य पार्कहरूमा नाइटेङ्गल त्यस पछि फुलबारी फुलबारी पनि तपाईँको त्यहाँनेर पनि जानु सक्छ मानिसहरू धेरै आउने गर्छन् र यहाँ दार्जिलिङमा एउटा रेलवे स्टेसन छ घुम भन्ने एउटा स्टेसन छ रेलवे स्टेसन त्यो पनि ब्रिटिसको टाइममा नै स्थापना भएको हो र एकदम यहाँनेर यो दार्जिलिङमा चाहिँ एकदम फ्रेस फ्रेस हावा लिन सकिन्छ र एकदम सफा एकदम शान शान्तिले बस्न सकिन्छ र यहाँनेर धेरै मानिसहरू आउने गर्छन् र ठाउँ ठाउँ ए धरै दिन बसेर ठाउँ ठाउँमा घुम्न जान्छ मानिसहरू आउने गर्छन् र घुम्ने पनि गर्छन् यस ठाउँमा चाहिँ अनि यहाँनेर चाहिँ मन्दिरहरू डाँडा मन्दिर त्यहाँ डाँडा मन्दिरमा पनि धेरै मानिसहरूको घुइँचो भिड भाड लाग्ने गर्छन् त्यो मन्दिर पनि उहिले उहिलेबाट नै चलिआएको हो र अहिले पनि त्यहाँनेर त्यहाँनेर धेरै मानिसहरू आउने गर्छन् र अन्य अन्य ठाउँहरूबाट आउने गर्छन् एकदम भिड भाड हुन्छ त्यहाँ मन्दिरमा पनि एकदम चोखो जगामा त्यो मन्दिर चाहिँ पहिलादेखिको नै थियो हरे र अहिले पनि ए त्यतिकै ज्यादा मात्रमा भिड भाड मानिसहरू आउने गर्छन् र यहाँको प्राकृतिक सुविधाहरू चाहिँ एकदम राम्रो छ यहाँबाट हरियाली पहाड पहाडहरू यहाँबाट माउन्ट एभरेस्टहरू पनि देख्ने गर्छन् र मन्दिरहरू भयो त्यो टाइगर हिल पनि छ त्यहाँनेर पनि मानिसहरू जाने गर्छन् अनि जस्तो धेरै प्रकारका ठाउँहरू छन् यहाँनेर पनि मानिसहरू चाहिँ फुर्सदको बेला फुर्सदको बेला समय बिताउन चै प्रायः जस्तो यो जापानिज टेम्पल जान्छ है जापानिज टेम्पल त्यहाँ पनि एकदम ब्रिटिसको समयमा नै स्थापना भएको एकदम राम्रो छ त्यहाँको अनि यता बतासे लुप त्यहाँ पनि दामी दामी गा गार्डनहरू छ बगैँचाहरू फुलहरूको बगैँचाहरू र त्यहाँनेर एकदम दार्जिलिङ फेमस चाहिँ यो टी टी यहाँनेर चियापत्तीको उत्पत्ति हुन्छ त्यसमा पनि फेमस त्यही हो यहाँ दार्जिलिङको र बतासे लुप है त्यहाँनेर पनि धेरै मानिसहरू जाने गर्छन् र अरू यहाँनेर आफूलाई फुर्सदको बेलामा आफ्नो शान्ति हुनका लागि चाहिँ चौरस्तामा पनि मानिसहरू बसोबास गर्छन् त्यहाँनेर पनि चौरस्तामा घोडाहरू चढ्न सक्छ घोडाहरू पनि छ त्यहाँनेर त्यहाँदेखिको पार्क पनि जान सक्छ पार्क पार्क गएर आफूलाई आफू शान्ति भएर आफूलाई शान्तिको फिल गरेर बस्नु सक्छ त्यस पछि यहाँबाट जापानिज टेम्पल पनि जानु सकिन्छ त्यहाँ फुलबारी पनि जानु सकिन्छ त्यहाँनेर टोय ट्रेनहरू पनि छ त्यसमा पनि चढ्न सकिन्छ फुर्सदको समयमा मानिसहरू त्यहाँ यता उता सब ठाउँमा जान सकिन्छ अब बाहिरबाट धेरै मानिसहरू आएर धेरै दिन बसेर जगा जगा घुम्ने गर्छन् बाहिरको मानिसहरू आएर यहाँनेर एकदम फ्रेस एयर पनि हामीले लिन सकिन्छ दार्जिलिङमा चाहिँ एकदम फ्रेस एयर पाउँछ अनि अरू यहाँको ऐतिहासिक ऐतिहासिक स्थलहरू चाहिँ थुप्रै छ पहिलाबाट नै बनिएको ब्रिटिसको समयमा बनिएको धेरैहरू छ घुम्ने ठाउँहरू पनि यहाँनेर चाहिँ धेरै छन् मानिसहरू चाहिँ ठाउँ ठाउँमा घुम्ने गर्छन् यहाँनेर आएर धेरै प्रकारको ठाउँहरू छ चौरस्ता चौरस्तामा मानिसहरू घुम्न सक्छ बस्न सक्छ त्यहाँनेर त्यहाँ बसेर आफूलाई आनन्द फिल गर्दै आफू आनन्द भएर बस्न सकिन्छ फ्रेस हावा एयर लिँदै अन्त अन्त भयो बतासे लुप पनि जान सकिन्छ मान्दिरहरूमा डाँडा मन्दिर टेम्पलमा यता जापानिज टेम्पल जान सक्छ फुलबारी सब ठाउँ जानु सक्छ र एकदम फ्रेस हावा पनि पाउँछ हामीले यस ठाउँमा चाहिँ र धेरै मानिसहरूको भिडबाट लाग्छ यहाँ यहाँनेर चाहिँ टुरिस्टहरूको भिडबाट एकदम ज्यादा मात्रमा हुन्छ

सबका लागि यस ठाउँमा बाहिर घुम्न सकिन्छन् जुन ठाउँ ठाउँ जाँदै बस्दै घुम्दै गर्न सकिन्छन् र यहाँनेर आउनु आउनु अगाडि सम्पर्क राख्नु पनि यो आवश्यक छ अब जगा जगा यो ठाउँ कस्तो त्यो ठाउँ कस्तो मान्छेहरूलाई सोध्न सकिन्छन् र आएर चाहिँ घुम्न सकिन्छन् फुर्सदको बेला समय बिताउन पनि धेरै ठाउँहरू छन् यहाँनेर चाहिँ